भारतीय चलचित्र चाहिँ मलाई अब के अरे एउ एउटा चाहिँ कमेडी मनपर्छ है हँसाउने अलिकति रिल्याक्स हुने अन्त चाहिँ माइथोलोजिकल टाइपको अब धार्मिकहरू हुन्छ अलिक अब पावरहरू भएको हो त्यस्तोहरू मनपर्छ मलाई चाहिँ अन्त के अरे ज जसले जु जुन पिक्चरहरू हेर्दा चाहिँ अब आफू रिल्याक्स हुन्छ हो त्यस्तो खालके इन्डियन मनपर्छ इन्डियन फिल्महरू मनपर्छ र इन्डियन मतै हैन मलाई नेपाली चलचित्रहरू पनि मनपर्छ दयाहाङ को पिक्चर मनपर्छ है कबड्डी कबड्डी भन्ने पिक्चरहरू चाहिँ मलाई एकदमै मनपर्छ अनि भारतीय उयो टेलिभिजनमा चाहिँ सिरियलहरूमा चाहिँ मलाई सोनीबाट आउने माइथोलोजिकल सिरियलहरू आउँछ त्यसमा चाहिँ साई आउँछ त्यसमा अहिल्याबाई होल्करहरू चाहिँ अलिकति हिस्ट्रीमा पनि हिस्ट्रीबाट पनि अलिकति आउँछ त्यस्तो धारावाहिक त्यसतो सिरियलहरू चैँ मलाई अलिक मनपर्छ र भारतीय चलचित्रको अभिनेताहरू अभिनेत्री भन्नुपर्दा चाहिँ मलाई टाइगर स्रफ रणवीर सिंह दिपिका पादुकोण चाहिँ मलाई अलिक मनपर्ने अभिनेता अभिनेत्रीमा आउँछ अनि सबैभन्दा मनपर्ने चलचित्रको गीतहरू चाहिँ मलाई गीतहरूभन्दा चाहिँ मलाई पुरानो अलिक ओल्ड ओल्ड इज गोल्ड भने जस्तो अलिक पुरानो गीतहरू मनपर्छ लता मङ्गेसकरको गीत लग जा गले भन्ने गीतहरू त्यो मनपर्छ र अबो लता मङ्गेसकर चाहिँ एकदमै पुरानो पुरानो पनि भन्नुपर्ने र इन्डियन सिनेमामा चैँ इन्डियन चलचित्रमा चाहिँ एकदम फेमस गायिका मानिन्छ उनी अब अब अहिले नरहे पनि उनको गीतहरू चाहिँ अब अहिले सबैको मुखमा नै बसेको छ त्यो गीतहरू मलाई एकदमै पुरानो गीतहरू लता मङ्गेसकर किशोर कुमारको गीतहरू चाहिँ मलाई सुन्नु मनपर्छ